हेलो दाजु तपाईँ तल टिस्टा जुत्ता दोकानबाट बोल्नु भएको हो त्यहाँ मैले हिजो तपाईँकोबाट जुत्ता लगेको थिएँ नि एउटा जुत्ता चाहिँ मलाई एकदम मन पऱ्यो एकदम राम्रो रहेछ हिँड्नु पनि एकदम राम्रो त्यो लगाएर कम्फर्टेबल हिँड्दा पनि राम्रो होइन देख्दा पनि क्या राम्रो देख्ने खाले रहेछ राम्रो देख्ने खाले सजिलो हिँड्ने खाले त्यो मेरो आमा बाबाले पुरा मन पराउनु भयो मैले साथीहरूलाई देखाएँ साथीहरूसँग डिस्कस गरेँ मैले हिजो जुत्ता किनेको थिएँ यस्तो भयो यस्तो रहेछ राम्रो रहेछ भनेर अनि साथीहरूले भन्नु भयो मन परायो कि त्यस्तो जुत्ता अझ छ भने मलाई अझ दुई तिनवटा राखिदिनु होस् राखिदिनु होस् ल म आउँछु म आउँछु लानुको लागि एकदम मन पऱ्यो मलाई त्यो मैले हिजो लगेको जस्तो जुत्ता चाहिँ